योगा चाहिँ एउटा व्यायाम मात्र होइन अनुशासन पनि हो मान्छेको शरीर एकदमै हेल्दी राख्ने गर्छ राम्रो हुन्छ अनि हाम्रोमा थुप्रैले योगा गर्छ हाम्रोतिर कसैले टिभीमा हेरेर गर्छ कसैले फोनतिर हेरेर गर्ने गर्छ कसैले आफै आफ्नो कति जानेको छ कस्तो जानेको छ योगा त्यस्तो गर्छ र योगाले चाहिँ आफ्नो हेल्दी जिउ पनि हेल्दी राम्रो पनि गर्छ एक्सर्साइज मात्रै नभएर त्यसको थुप्रै गुणहरू छ योगाको र म पनि त्यस्तै गर्छु योगा त्यही योगा गर्छु बिहान बेलुका र एक्सर्साइज राम्रो हुँदैछ जिउ एकदम फिट्नेस छ